मेरो त्यस्तो कुनै ठुल्ठुला त्यस्ता उपलब्धिहरू त छैनन् अतः आई मिन गर्व गरिहाल्ने खाले म आफुले आफुमा त्यस्तो गर्व पनि त्यस्तो लाग्दैन तर मलाई उपलब्धिहरू भन्दा पनि मैले जुन शिक्षा आर्जन गर्ने मौका पाएँ होइन आई मिन त्यो त्यस्तो उयो त छैन एडिक्वेट त छैन पर्याप्त छैन कि मैले कुनै टेक फिल्डमा जानु पाएन होइन मैले कुनै एउटा साइन्स ब्याक ग्राउन्ड लिएर पढ्नु पाएन बिकाउज अब् द एजुकेसनल क्वालिटी द्याट वी युज टु ह्याभ देन हुन्छ नि बिकाउज अब् द सिस्टम अन्त आई मिन इट्स अल्सो अ भेरी लाइक के भन्ने भेरी टपिक टु बी डिसकस्ड होइन एन्ड द फ्लज एन गुड एस्पेक्ट अब् फिड अब धेरै कुराहरू छ एजुकेसन विषय लिएर वी वी युज्ड टु ह्याभ देन अब अहिले पनि आई थिन्क केसेस त सेम होइन हो त्यो कुराहरू अन्त मलाई त्यो मैले जति शिक्षा आर्जन गर्ने मौका पाएँ त्यसमा चाहिँ म अलिकति ग गर्व लाग्छ किनभने त्यो हामीसँग त्यो माध्यम थिएन तर पनि अब मैले पाएँ त्यो मौका पाएँ द्याट अपरच्युनिटिज आई ह्याड होइन लेट्स नट से आई ह्याड आई आई म्यानेज सम हाउ अन्त त्यो त्यहाँबाट आएको त्यो शिक्षा छ त्यसको लागि चाहिँ म अलिक गर्व लाग्छ